ए सुन्दैछौ हजुर ए अँ सुनन ओ ओ साथी सुन कि त्यो अहिले कालिम्पोङमा नि त्यो हाम्रो बजार रहेछ नि है त्यसमा जो चाहिँ यो प्लासटिकको चिजहरू राम्रा राम्रा है जस्तै अब तलतिर पाइन्छ नि त्यो सिलगढीहरू जस्तै त्यहाँ पनि राम्रो एउटा यो खोलेको रहेछ मार्केट महलहरू जस्तै त्यसमा अघि म मेरो एउटा काम थियो है बजार जाने अनि घुमेर आउँदा त्यही बाटो आउँदाखेरि त्यहाँनिर एकछिन पसेँ कि प्लास्टिक्सले बनाएको जस्तै यो कन्टेनरहरू चाहिँ है प्रिन्ट प्रिन्ट भएको कुरा जस्तै यो हटपटहरू जस्तो है यसरी किचनमा चलाउने है डाइनिङ टेबलहरूमा राख्ने जस्तै फ्रूट बोलहरू भयो यस्तै धेरै प्रकारको भेराइटिजमा राम्रो राम्रो त्यहाँनिर राखिएको रहेछ दाम पनि एकदम चिपमा क्या अन्त मैले दुई चारवटा किनेँ अनि त्यो कन्टेनरहरू अनि यो बिस्कुटहरू राख्ने है अरू ती जति पनि अब चियापत्ती चिनीहरू त्यस्तो हाल्ने एकदमै राम्रो छ त्यो मैदाहरू हाल्नु आँटाहरू है अनि त्यहाँ कस्तो राम्रो राम्रो रहेछ हौ अनि सजिलो पनि रहेछ सस्तो पनि रहेछ हेर्दा राम्रो पनि छ है प्रिन्ट नै प्रिन्ट भएको अन्त ए किनेको चाहिँ छैनौ हजुर तिमी पनि किन न त्यहाँ गएर त्यहाँ राम्रो रहेछ एकदम हल्का ह्यान्डल गर्न पनि सजिलो है हेर्दा पनि एट्रयाक्टिभ खालको हल्का राम्रो रहेछ त्यो किन न तिमी पनि तिन चारवटा कि राम्रो रहेछ त्यहाँ म त अझै दुई चारवटा ल्याउँ भन्दैछु अब आज तिनवटा मात्र ल्याएँ हो अन्त ए अँ ए भोलि जान्छौ ए अँ ए अच्छा अच्छा म पनि आउँछु कि त्यहाँ अँ ठिकै छ लैजाउ न चार पाँचवटा है यसो चाहिन्छ किचनतिर अब के के हाल्नु हुन्छ है अन्त अहिले प्लास्टिकै प्लास्टिक छ र पनि है मज्जा मज्जाको लाग्यो मैले म त अझै ल्याउनु पऱ्यो ठुल्ठुलो क्या ठुल्ठुलो पनि हेरिराखेको छु त्यो चामलहरू हाल्ने दाल हाल्ने त्यो मज्जाको क्या बकेटहरू पनि रहेछ मज्जाको प्रिन्ट भएको पानीहरू हाल्ने त्यो ल्याउँ भन्दैछु म पुरा मज्जा मज्जाको चिज नाङ्लोहरू रहेछ अन्त त्यो डस्ट प्यानहरू रहेछ है अनि डस्बिनहरू नै रहेछ कति मज्जा मज्जाको नि आम्ममा जाऊ न भोलि हेर न म त अझै ल्याउँ भन्दैछु हो पुरा दामी दामी रहेछ अन्त मिररहरू पनि रहेछ त्यस्तै प्लास्टिकको मज्जाले मोडेको फ्रेम भएको जान्छौ है भोलि आच्छा दामी दामी छ है त्यहाँ हेर न ल्याउनु म त फेरि ल्याउँ भन्दैछु अब तिन चारवटा अझै अच्छा के गर्नु तर अब है अब प्लास्टिक चाहिँ अब ब्यान्ड भनेर भनिरहेको छ तर अब त्यस्तै प्लास्टिक्सहरू मान्छेले पहिलैबाट चलाएको राम्रो त होइन तर अब अहिले केही समयलाई चलाउँदै जसलाई पनि एभोइड गर्ने अब हामी आदत पनि बसायौँ बसाल्दै जानुपऱ्यो नि अँ बिस्तारै त्यसलाई छोड्दै पनि जानुपऱ्यो त्यसलाई अरू अरू चिज अब अहिलेघडी त त्यो त चलिरहेछ है त्यो पनि त बिस्तारै ब्यान्ड त ब्यान्डै हुन्छ होला त्यसपश्चात त नचलाउँ न हामी के गर्नु है तर हेर्दा कति दामी दामी आम्मामा